हेलो ए मैले अस्ति एमेजोनबाट सामान मँगाएको थिए कि त्यसमा चाहिँ मैले अफर पाएको थिएँ निकै अलिक बेसी दामकै मैले समान मँगाएको थिए त्यसले गर्दा राम्रै अफर पनि थियो तर मैले फेरि त्यति नै बेला चाहिँ त्यो अफर चलाउनु सकिन अहिले झन्डै एक महिना जस्तो भयो कि र फेरि अब एउटा अर्को समान पनि मँगाउ भनेको त्यो अफर त्यो कुपन चाहिँ अब मलाई यो नयाँ समान मगाउँदाखेरि त्यसमा लाउनु मिल्छ कि मिल्दैन होला है मिल्यो भने चाहिँ मलाई त्यसमा गरिदिनुहोस् न